दाजु सुन्नुहोस् न मेरो पाहुना सिलगडीबाट आउनु हुँदैछ अनि चाल्सामा झर्नुन्छ तपाईँ तपाईँलाई म एउटा उ कसैको अब नम्बर दिँदैछु त्यो नम्बरमा कल गरेर रिसिभ गर्नुहोस् न अनि के कति पैसाहरू लाग्छ त्यो मलाई भनिदिनुहोस् न